कल्पना चावला चाहिँ यस्तो व्यक्ति रहेछ त्यो चाहिँ अब आज अहिले थाहा पाएँ है स्पेससम्म पुगेर पनि उहाँ चाहिँ फर्किनु भएन रहेछ धेरै वहीँनिर क्र्यास भइहालेछ है र पनि हाम्रो अब भारत देशमा चाहिँ यस्तो फिमेलहरूमा चाहिँ अब एउटा अब के भन्नु अब उयो गर्नुपर्छ है यस्तो धेरै कम हुन्छ तर पनि हाम्रो अब भारत देशमा यस्तो व्यक्तिहरू धेरै छन् यस्तो मानिसहरू है जसले गर्दा चाहिँ अब हाम्रो देशको नाम राख्नुमा धेरै सफल पुऱ्याएर गएको छ है कल्पना चावला चाहिँ अब यस्तो व्यक्ति रहेछ जसमा स्पेससम्म पुगेर पनि उहाँ फर्किने बेलामा चाहिँ उहाँको प्लेन क्र्यास भएर चाहिँ उहाँको मृत्यु भएको रहेछ र अब आत्माले शान्ति पाओस् भन्दै